दार्जिलिङ जिल्लामा ब्रिटिस शासकहरू आउनु भन्दा अघिदेखि नै नेपाली भाषी गोर्खाहरू बसोबास गर्दै आइरहेको कुरा सबलाई थाहा छ इतिहास ठुलो छ दार्जिलिङको तर यहाँ सब कुरा भनिरहन पर्दैन तर भारत देशको संविधान निर्माण हुँदा त्यस संविधानमा हस्ताक्षर गर्ने एकजना व्यक्ति अरी बहादुर गुरुङ गोर्खा खाँटी नेपाली भाषीले पनि त्यस संविधानमा हस्ताक्षर गरेको इतिहास हामीलाई थाहा छ भारत सरकारलाई नै थाहा छ यो भन्दा ठुलो इतिहास दार्जिलिङ जिल्लाबाट अरू के हुन सक्छ यस्ता अरू धेरै धेरै जस्तै भारत देश ब्रिटिस शासकको हातबाट मुक्त गर्न दार्जिलिङ जिल्ला कालेबुङ जिल्ला सिक्किम वरिपरि हाम्रा गोर्खाहरूले ठुलो योगदान दिएको कुरा हामी पाउँछौँ र दार्जिलिङ जिल्लाले अझ पनि भारत देशलाई यस्ता वीरहरू वैज्ञानिकहरू दिइरहेको कुरा हामी पाउँछौँ